यहाँ न्युजहरू चाहिँ हाम्रो यहाँ दार्जि दार्जिलिङको न्युजहरू चाहिँ हाम्रो हिमाली च्यानल भयो अन्त ताजहरू भयो अन्त अन्त इन्डिया भ भारतभरि चाहिँ हाम्रो तपाईँको जी न्युजहरू भयो अन्त अनि ताज ताज न्युजहरू अनि ताजा खबरहरू न्युजहरू हामी देख्छौँ अनि कति कति कुरो त न्युजमा हामीले असल असल कुराहरू पनि हामी देख्छौँ तर एकदमै संसारमा भइराखेको कुरोहरू हामी देख्नसक्छौँ एकदमै हामीलाई असल लाग्छ त्यो कुराहरू हामीले हेर्छौँ जब हेर्छौँ एकदमै हामी खबरहरू हामीले पाउँछौँ न्युज पेपरहरू पनि हामी जब पढ्छौँ एकदमै हाम्रो राम्रो राम्रो खबरहरू तर कतिवटा खबरहरू चाहिँ नि न्युजहरूबाट हामीले गलतहरू पाइरहेका हुन्छौँ कतिवटा कुरोले चाहिँ हामीलाई अब त्यो पाउनुपर्ने मेन मुद्दाको कुरोहरू चाहिँ हामीले पाउनुसकेका छैनौँ यी दिनहरूमा त्यो जस्तै एक्जाम्पल तपाईँको त्यो अस्ति मणिपुरमा भयो त्यस्तो घटना हामीलाई एकदमै दु ख लागिराखेको छ त्यो कुरोहरू हामीले लेट खबरहरू पायौँ अनि हाम्रो त्यो हाम्रो इन्डियाको मिनिस्टरहरू पनि अब त्यस्तो न्युजहरूलाई ब्लक गर्नुमा तिनीहरूको पनि ठुलो हात थिएछ अब हामीलाई त्यति जानकारी भएन सो त्यही कारणले हामीले त्यस्तो न्युजहरू पनि हामीले हेर्नुपर्छ कतिवटा ब्लक भएको कुरोहरू पनि हामीले न्युजद्वारा नै हामीले हेर्नुपर्छ किनभने हाम्रो भारतमा धेरैवटा यस्तो बिग्रिनको कुरोहरू चलिरहेको छ यी समयहरूमा सो त्यो न्युजहरू पनि हामीले देख्नु एकदमै अनिवार्य नै छ है अनि जस्तै अस्ति टिस्टामा पनि त्यस्तो भयो अन्त त्यो कुरोहरू पनि हामीले चार अक्टोबरमा जुन कुरोहरू भयो एकदमै हामीले एकदमै दु ख लाग्छ हामीलाई त्यो कुरोहरू अनि अनि हामी एकदमै त्यो कुरोहरूको लागि हामी प्रेमा राखिराखेका छौँ अनि त्यही कारण म भन्छु एकदमै त्यो न्युजहरू चाहिँ हाम्रो एकदमै जरुरी नै हुन्छ हामीले हेर्नु हेरिराखेका छौँ यी दिनहरूमा असल असल खबरहरू पनि हामीलाई तपाईँहरूले पुगाउनु भइराखेको छ न्युजहरूबाट हिमाली च्यानलहरूबाट अब टी दर्शनहरूबाट अनि एकदमै राम्रो राम्रो कुरोहरू हामीले देखिराखेका छौँ यी दिनहरूमा एकदम मलाई खुसी लाग्छ अब यसरी नै असल असल कुरोहरू तपाईँले हामीलाई सुसमाचार यो एकदमै समाचारहरू त अब तपाईँहरूले दिनुभयो भने हामीलाई एकदमै हामी खुसी हुन्छ तपाईँहरूको यो न्युजहरूबाट है हुन्छ